हजुर मैले चाहिँ अब मैले चाहिँ अब मेरो चाहिँ पहिल्यैदेखिको अब हुन्छ नि मेरो डान्स चाहिँ अब मेरो हबी हो होइन मेरो चाहिँ सानैदेखिको इच्छा हो मेरो डान्सर हुनु चाहिँ होइन अब सानैदेखिको नाच्दै आएको नाच्दै आएको तर अब म मेरीगोल्डमा चाहिँ नाचेको थिएँ एकताल होइन मेरीगोल्डमा चाहिँ अब त्यहाँ चाहिँ त्यो मेरो एक्स स्कुल हो अन्त त्यतिबेर चाहिँ टिचर थियो प्रविणा राई भन्ने अन्त चाहिँ ऊ मिसले चाहिँ अब मलाई अब निकै उयो सपोर्ट गर्नुहुन्थ्यो होइन अब जे कुरामा पनि सपोर्ट गर्नुहुन्थ्यो अन्त त्यति बेला चाहिँ डान्स कम्पिटिसन थियो अन्त त्यति बेला चाहिँ म डान्स कम्पिटिसनमा चाहिँ मैले चाहिँ अब त्यस्तै अब हुन्छ नि स्लो मोसन डान्सहरू अब त्यस्तो टाइपको चाहिँ मलाई पुरा इच्छा छ होइन पुरा अब त्यस्तो टाइपको डान्स चाहिँ पुरा मनपर्छ सो त्यस्तो टाइपको डान्स चाहिँ उहाँले सिकाउनु भएको थियो त्यति बेला चाहिँ त्यो डान्स गर्दाखेरि चाहिँ मैले चाहिँ जितेको थिएँ म चाहिँ फर्स्ट भएको थिएँ अन्त चाहिँ मलाई चाहिँ अब हुन्छ त्यो डान्स पुरा मनपर्छ अन्त अब मैले मारुनी डान्सहरू पनि गरेको हो क्लासिकल डान्सहरू पनि गरेको हो तर क्लासिकल चाहिँ त्यति साह्रो मलाई आउँदैन होइन अब मारुनी चाहिँ जस्तो भन्दा पनि हुन्छ मलाई मारुनी चाहिँ आउँछ सो मारुनी डान्सहरू अब हुन्छ नि अन्त वेस्टर्न डान्सहरू हौ त्यस्तो चाहिँ मलाई पुरा मनपर्छ अन्त अब स्कुलतिर प्रोग्रामतिर नाच्थेँ म मजा आउँथ्यो त्यति बेला चाहिँ अब मिसले भन्थ्यो तिमी सिकाउन ल लिधिया भनेर भन्थ्यो होइन अब हुन्छ भन्थेँ अब मेरो साथी सिमु भन्ने छ सिमु र म चाहिँ अब डान्सर हो नि त होइन हाम्रो हबी चाहिँ डान्सर हो अन्त चाहिँ हामी चाहिँ डान्सहरू सिकाउँथ्यो बैनीहरूलाई पनि सिकाउँथ्यो अब त्यस्तो राइम्सहरू पनि सिकाउँथ्यो डान्सहरू पनि सिकाउँथ्यो होइन अन्त चाहिँ अब बेसी इन्ट्रेस्ट मलाई डान्समा लाग्छ के हो किनभने अब मलाई पनि अब मेरो पनि इच्छा छ होइन अब डान्सर हुनु मेरो इच्छा छ मेरो ठुलो सपना हो डान्सर हुनु चाहिँ होइन अब मारुनी डान्सहरू गर्छु म थुप्रो टाइपको डान्सहरू गर्छु मेरो चाहिँ अब डान्स चाहिँ अब हुन्छ नि मेरो चाहिँ अब के भन्नु अब डान्स चाहिँ अब मेरो फेभरेट हो डान्स चाहिँ होइन झन् अहिले त्यो सुस्मिता तामाङ आएको छ नि त्यो सुस्मिता तामाङ त अब यताकै हो नि त कफेरको हो होइन ऊ पनि मेरो म उसको बिग फ्यान हो होइन अब उसले अब डान्स गर्दाखेरि अब हुन्छ नि उसको मुभमेन्टहरू उसले चाहिँ कसरी चल्छ उसको हातहरू उसको स्टाइल ऊ उसले कस्तो रोबोटिक डान्सहरू गर्छ त्यस्तो टाइपको डान्सहरू पुरा मनपर्छ नि त मलाई होइन अन्त चाहिँ म जहिले पनि त्यस्तो हेरिबस्छु म घरमा पनि डान्स गरिबस्छु अब डान्समा चाहिँ मलाई यति साह्रो इच्छा लाग्छ कि जति चाहिँ मलाई त्यो पढ्नुमा पनि इच्छा लाग्दैन होला होइन अन्त मजा आउँछ सब अब सबैजनाको अब एउटा न एउटा इच्छा हुन्छ नि त सबैजनाको एउटा न एउटा हबी हुन्छ सानैदेखिको अब त्यो चाहिँ मेरो डान्स हो नि त होइन अब घरबाट भन्छ कति साह्रो पनि डान्स गरेको तँ त भन्दै कराउँछ होइन अब मेरो हबी हो नि त डान्स होइन अब अब अब एक दिन न एक दिन चाहिँ म डान्स गरेर बस्न सक्दिनँ होइन म डान्स नगरिकन चाहिँ बस्न सक्दिनँ होइन अब मेरो बानी भइसकेको छ मेरो इच्छा हो त्यो डान्स चाहिँ आइ वान्ट टु बी ए डान्सर होइन अब धे सबैजनाले सपोर्ट गर्छ होइन आमाले पनि धेरै सपोर्ट गर्छ मलाई अन्त अब यस्तो स्कुलतिर प्रोग्राम हुन्छ होइन हुँदै जाँदाखेरि जुन चाहिँ पनि प्रोग्राम हुन्छ त्यो प्रोग्राम एउटा न एउटा प्रोग्राममा चाहिँ डान्स चाहिँ गर्छै गर्छ म होइन होइन गर्छै गर्छ गर्छु म अन्त मेरो साथीहरू अन्त सिकाउन चाहिँ अब सिकाउन त आउँछ होइन मिसले पनि सिकाउनु भन्छ मिसले सिकाउन त आउँछ तर हलुका तर अब हुन्छ नि त्यो अब हलुका हलुका सिकाउन त आउँछ मलाई तर त्यति साह्रो त सिकाउन आउँदैन अन्त चाहिँ म मिसलाई नै भन्छु होइन सिकाउनु होस् भनेर अन्त चाहिँ हामी सिक्छ दामी दामी डान्स गर्छ होइन अन्त चाहिँ अब त्यही हो इट्स माइ हबी क्या डान्स चाहिँ मेरो हबी हो एउटा वन एन्ड अल माइ हबी इज डान्स